सर म चाहिँ यहाँ अब एउटा सानो नागरिक बोलेको है एउटा देशको दार्जिलिङ सहरको एउटा सानो नागरिक नै हो नागरिक बोलेको अब म चाहिँ किन के गर्नु बोलेको भन्दा चाहिँ अब हाम्रो देशमा अहिले थुप्रै त्यो यस्तो एडिक्सनहरू भइरहेको छ थुप्रै छ एडिक्सन त अब है एडिक्सनको कुरा गर्दा त अब के को छ र एडिक्सन ड्रग्स एडिक्सन त्यो त अब नर्मल हो अहिले त खोइ नर्मल भइसकेछ हाम्रै यही यही डिस् सानो डिस्ट्रिक्टमा दार्जिलिङमै कति ड्रग एडिक्सन भएको छ त्यसको साथ अब एडिक्सनको ड्रग्स खालि होइन अहिले त थुप्रै अरू एडिक्सन पनि इन्टरनेट एडिक्सन साइबर साइबर साइबर एडिक्सन साइबर क्राइमहरू सुनिरहेको हामीले त्यस्तो थुप्रै घटनाहरू भइरहेको छ एडिक्सनको विषयमा त्यसले चाहिँ अब त्यो मेन चाहिँ अब हाम्रो त्यो उइसलाई युथलाई बिगार्ने चाहिँ अब यो फोन एडिक्सन त हो त्योभन्दा पनि त्यो अब मेन्टली र फिजिकली नै बिगार्ने चाहिँ अब ड्रग्स हो ड्रग्सले चाहिँ अब हाम्रो ड्रग्समा के के अन्त राम्रो कुरा पनि हो ड्रग्स नराम्रो कुरा पनि हो अब राम्रो कुराले त त्यही हो राम्रै प्रभाव गर्छ तर नराम्रो कुरा जस्तै यो गाँजा डेन्डु के केहरू भन्ने ड्रग्सहरू चाहिँ अब त्यस्तो चाहिँ पुरै फैलिसकेको छ हाम्रो यो सानो डिस्ट्रिक्टमै त कस्तो फैलिगएको छ अब हामीले देख्छौँ प्रायः सानसानो हामी जत्रो केटाहरू पन्ध्र पन्ध्र सत्र सोह्र सत्र भाइहरू बिग्रिनु थालिसकेको छ त्यही ठुलठुलो दाजुहरूलाई देखेर ठुलो दाजु त बिग्रियो बिग्रियो ठुलोहरू ठिकै छ अब त्यो त पहिला सङ्गतले बिग्रियो सानो धरि छ ठुलोहरूलाई देखेर अब त्यस्तोहरू खानु थालिसक्यो त्यही भएर सर त्यसको लागि चाहिँ अब म त्यो एउटा केही कुरा भन्नु चाहन्थेँ कि त्यो अब हाम्रो पुलिसहरू त छ हामीले भन्छौँ थुप्रै गर्मेन्ट पुलिस आम पुलिसहरू छ पुलिसले हेरिहाल्छ पुलिस त छ तर अब पुलिस भन्नाले पनि अब पुलिसले चाहिँ अब खोइ पुलिसले केही केही गर्नै सकेको गर्नै सक्दै नसकेको हो कि नगरेकै हो त्यो अब बुझ्नु साह्रो छ हो खोइ पुलिस त भन्छ तर अब अब सेलेरी पैसाहरू खाइरहेको छ र पनि अब युथहरूलाई हेर्नु सकेको छैन पुलिसहरूले सिभिक पुलिस बरू सिभिक पुलिस भन्छ तर सिभिक पुलिसले धेरै राम्रो पनि काम राम्रो काम गर्दैछ उयो भन्दा चाहिँ तिनीहरूलाई मतलब त हुँदैन त्यो पैसाको र पनि तिनीहरूले युथलाई चाहिँ पुरा याद ध्यान दिँदैछ युथ चाहिँ अब हाम्रो निकै बिग्रिँदै गएको छ त्यही भएर अब हाम्रो पुलिस यो डिस्ट्रिक्ट पुलिस थुप्रै भारतको सबैको पुलिसहरूले रोकथाम गर्नु केही न केही समस्या त गर्नैपर्छ म चाहिँ हाम्रो यहाँ अब सानो नागरिक नै बोलेको अब त्यस्तो ठुलो भूमिका त केही छैन मेरो र पनि अब म चाहिँ अब मेरो कन्ट्री होइन कन्ट्री इन्डिया इन्डिया साथसाथमा मेरो डिस्ट्रिक दार्जिलिङ चाहिँ राम्रो होस् भन्ने चाहन्छु दार्जिलिङ अब मेरो प्यारो जग्गा हो म जन्मेको जग्गा अब कस्तो मेरो केटा साथी भाइहरू सबै बिग्रिनु देख्नु चाहदिनँ सबै राम्रो होस् सबैले राम्रो काम जब गरेर घरमा देखोस् त्यही त्यस्तै चाहन्छु अब त्यही भएर चाहिँ यो ड्रग्सको विषयमा चाहिँ तपाईँले जल्द सप् छिटोभन्दा छिटो चाहिँ यसलाई यो हेरिदिने उयो गर्दछु निमन्त्रणा धन्यवाद